मसँग एउटा क्लासिक पुस्तक थियो जसमा चाहिँ स अरू अरू पुस्तकहरूभन्दा त्यो अलिकति बेग्लै प्रकारको तर सबै पुस्तकको बारेमा धेरै कुराहरू त्यसमा दर्साएको थियो त्यसो हुँदाखेरि त्यसमा पढ्नु र पाठ्य पार्टिकुलर एउटा पुस्तकमा पढ्नुमा धेरै भिन्नता लाग्थ्यो आफूलाई तर क्लासिक पुस्तकमा मैले धेरै पढेँ मलाई अलिकति धेरै मन पनि पऱ्यो त्यो पुस्तकलाई मैले खोज्नका लागि पढेर त्यसमा एक दुईवटा कुरोहरू मलाई जानकारी लिनु थियो र त्यो पुस्तक खोज्नका लागि मैले निकै मान्छेहरू पनि लगाउनु पऱ्यो कताकता दुई तिन जग्गालाई सोधीखोजी गरेर यता पुस्तकालयहरूतिर हिँडेर कतिजना केटाहरू पुस्तकालयसँग पुस्तालयमा काम गर्ने केटाहरूसँग नम्बर लिएर अनेक गरेर अन्तमा गएर त्यो पुस्तक मैले आफूलाई पढ्नको लागि प्राप्त गरेको थिएँ धेरै राम्रो क्लासिक पुस्तक थियो